दार्जिलिङ जिल्ला विशेष गरी नेपाली जाति बहुल क्षेत्र हो अनि दार्जिलिङ जिल्लामा नेपाली अतिरिक्त भोटिया लेप्चा है राई तामाङ लिम्बु मगर खवास आदि जातिहरू सँगसँगै बिहारी मारवाडी मुसलमानहरू पनि धेरै मात्रामा बस्ने गर्छन् अनि यस ठाउँमा मानिसहरूले आफ्ना आफ्ना जात जाति अन्तर्गत जातिअनुरुप आफ्ना आफ्ना चाडपर्वहरू वर्षमा निर्धारित समयमा मनाउने गर्दछ जस्तै नेपालीहरूले दसैँ तिहार है तीज मकर सङ्क्रान्ति आदि भने भोटे शेर्पा तामाङहरूले डुक्पा गुरुङहरूले ल्होसार सोनाम ल्होसार ग्याल्पो ल्होसार विभिन्न उनीहरूको कार्य चाडहरू छन् भने त्यसरी नै मुसलमानहरूले ईद उल फितर मोहरम आदि बिहारीहरूले छठ पूजा आदि क्रिस्चियनहरूले क्रिसमस आदि मनाउने गर्दछ अनि यस ठाउँमा जातिहरूले विभिन्न जातिहरूले आफ्नो जाति जातीयता आफ्नो सांस्कृति परम्पराहरू विषय वर्षैभरि थुप्रै थुप्रै कार्यक्रमहरू गरेर आफ्नो संस्कृतिबारे आफ्नो परम्पराबारे अन्य जनसाधारणलाई बुझाउने गर्दछ